मैले बजारमा डस्टबिन किनेको थिएँ कस्तो राम्रो रहेछ मलाई मन पऱ्यो एकदम राम्रो खालको प्रडक्ट रहेछ र युज गर्नु पनि एकदमै राम्रो रहेछ एकदम राम्रो प्रडक्टको डस्टबिन रहेछ यो